हेलो पत्रुस दाजु गाडी तपाईँको गाडी आएको छ आज म मेरो नानीको समरको छुट्टी भयो कि म घर जाउँ भनेको हजुर मलाई तिनटा सिट राखिदिनुहोस् न ल मेरो सामान छ नि त त्यसले गर्दाखेरि अलिक सजिलोसँग जाउँ भनेर हजुर भोलि कति बजी आउँछ तपाईँको गाडी बिहान हामी कति बजी निस्किनु हुन्छ हुन्छ म त्यतिखेर आउँछु नि हुन्छ